हेलो भाइ यो तिन नम्बर आचुले रेस्टुरेन्ट मोटर स्ट्यान्डको हो ए तपाईँ मालिक बोल्नु भएको कि म्यानेजर बोल्नु भएको भाइ ए म्यानेजर अँ ठिक छ मेरो अलिकति खाना थियो हजुरहरूकोबाट अर्डर गर्नुको लागि डेलिभेरी गरिदिनुहोस् न म यता ठाकुरबाडी बोलेको शान्ति मिस बोलेको कि अन्त मेरो यसो साथीहरूलाई आज मेरो लन्चको लागि मैले इन्भाइट गरेको छु र आफू एक्लो भएकोले गर्दा साथीहरूसँग बात मारौँ कि अन्त कि खाना पकाउँ भनेर चाहिँ बरू होस् होटलबाटै खाना मगाउँ भनेर साथीहरू जम्मा दसजना आउने रहेछ त्यसमा चाहिँ आधासरो चाहिँ भेज छ आधासरो चाहिँ नन भेज छ तपाईँहरूको मोमो थुक्पा अन्त यसो थुक्पा त अलिक प्रोब्लमै हुन्छ होला चाउमिन पनि हुन्छ अनि खुट्टाको अचार पनि पाउँछ है सुँगुर खुट्टाको अचार त्यसो भए चाहिँ यसो गरिदिनुहोस् भेज मोमो पनि गरिदिनुहोस् पहिला चाहिँ फर्स्टमा त अलिकति स्नाक्स जस्तो दिनुपर्यो त्यसले गर्दा चाहिँ भेज मोमो गरिदिनुहोस् यता उति गरेर चारजना चाहिँ रहेछ हौ भेजहरू कि अन्त नन भेज चाहिँ अरू चाहिँ छजना छ त्यसले गर्दाखेरि यसो गरिदिनुहोस् भेज मोमो गरिदिनुहोस् चार डबल गरिदिनुहोस् आठ आठवटा त हुन्छ हजुर हजुर अन्त अर्कोमा चाहिँ यता चाहिँ नन भेजमा चाहिँ मोमो पनि अब पहिला चाहिँ स्नाक्सको जस्तै उएसमा चाहिँ उनीहरूलाई छ प्लेट र सिङ्गल गरिदिनुहोस् त्यो चाहिँ त्यसले गर्दाखेरि यता तिन डबल चाहिँ चिकन मोमो गरिदिनुहोस् यता चार डबल चाहिँ भेज गरिदिनुहोस् ए हुन्छ हुन्छ अनि साथमा तपाईँहरूकोमा खुट्टाको अचार पनि पाउँछ नि त्यो सुँगुरको खुट्टाको अचार कि म भात चाहिँ यता आफै ब बसाउनु पर्यो त्यही कारणले गर्दा उयो गरिदिनुहोस् न खुट्टाको अचार गरिदिनुहोस् न ल तिन प्लेट गरिदिनुहोस् न तिन प्लेट गर्यो भने के हुन्छ भने नि छजनालाई हाफ हाफ दिँदा ठिकै हुन्छ ए भाइ कति टाइम लाग्छ होला रेडिमेड सबै रेडिमेडै छ तपाईँहरूकोमा त होइन हुन्छ अब मेरो अर्डरहरूमा भेज मोमो पनि भयो अनि अर्को चिकन मोमो भयो अन्त खुट्टाको भयो अनि अर्कोमा चाहिँ के हुन्छ होल है के को फ्राई हुन्छ होला अलिकति किनभने एकजना साथीलाई त खुट्टाको अचार भयो त्यसमा भेज आइटममा चाहिँ उयो गरिदिनुहोस् अलिकति मटर पनिर पनि पठाइदिनुहोस् न मटर पनिर चारजना भेजहरू छ भने तपाईँले के गरिदिनुहोस् भने तिन प्लेट पठाइदिनुहोस् न त्यही चारजनालाई बाँड्दा सजिलो हुन्छ ए हुन्छ हुन्छ ए कतिजना छ तपाईँको कुकहरू त्यहाँनिर अलिक छिट्टो गरिदिनु भनिदिनुहोस् न ल किनभने साथीहरूलाई अहिले तपाईँले त्यो पठाइदिनु फर्स्टमा चैँ एसो गर्दिनुस् कि भाइ रेडिमेड बनिएको त मोमो र त्यो त अलरेडी तपाईँको भेज र नन भेज मोमो त रेडी नै हुन्छ त्यो अलिक अरूहरू चाहिँ अब टाइम लाग्छ भने त्यो चाहिँ पठाइदिहाल्नुस् न त्यहीँ हो त्यहाँ स्टान्डदेखिको यता छेवै छ नि मेरो कि फर्स्टमा चाहिँ स्न्याक दिँदै गर्नुपर्यो साथीहरूलाई त्यसपछि चाहिँ अरू आइटम चाहिँ अलि पछि बादमा उ गरे पनि हुन्छ नि खुट्टाको अचार अन्त मटर पनिर पठाइदिनोस् अन्त फ्रेन्च फ्राई पनि गरिदिनुहोस् न ल त्यसले गर्दा अन्त भाइ अन्त बिल पनि पठाइदिनुहोस् कि कति अन्त अलिक बेसी बिल भयो भने त मलाई अलिक डिस्काउन्ट पनि गर्नुहोस् है अब सधैँ नै म त्यहीँ तपाईँहरूकोबाटै उ गर्छु नि केहीहरू गेटटुगेदर भयो केहीहरू कार्यक्रम भइहालेछ भने म तपाईँहरूकोमैबाटै त ल्याउँछु अलिकति ए अलिअलि घटाइदिनुहोस् ल त्यसो त किनभने प्रायः प्रायः त बेसी जस्तो केही प्रोग्रामहरू भयो भने फेरि म तपाईँहरूकोबाटै मगाउँछु नि हुन्छ हुन्छ बिल पनि पठाइदिनुहोस् ल डेलिभरी भाइलाई कि अन्त यो मलाई फोन गर्नुहोस् न एकपल्ट ल भाइ आउँदाखेरि चाहिँ म यसो बाहिर हेर्छु कि त्यहाँदेखिको थाहा पाउनु सक्छ नि के हो कसो हो हुन्छ भाइ लु है म वेट गरिरहेछु ल थ्याङ्क यू